मलाई त भन्ने कुरो लेफ्ट विङ्गर नै मनपर्छ होइन लेफ्ट विङ्गरमा चाहिँ के हुन्छ भने मेरो मेरो चाहिँ राइट फुट चल्छ बेसी लेफ्टभन्दा चाहिँ म अब लेफ्ट साइडबाट जब म डिफेन्स मेरो डिफेन्डरको जब बल हुन्छ उसले लङ पास दिने बेला हामी लेफ्ट विङ्गरमा कुद्दै गरेको हुन्छु होइन त्यो कुद्दै कुद्दै के हुन्छ मेरो राइट फुटमा आउँछ त त्यो लङ पास गरेको चाहिँ त मेरो राइट फुटै अब राम्रो छ अब राइट विङ्गर पनि खेल्नसक्छु त्यसमा चाहिँ अब लेफ्ट फुट चाहिँ तपाईँको गेम जहाँ गेम फेस गरिरहेको हुन्छ त्यहाँ साइडमा चाहिँ तपाईँको लेफ्ट फुट हुन्छ त्यसले गर्दा मेरो यो विक छ लेफ्ट फुट त्यही भएर चाहिँ मलाई मनपर्दैन लेफ्ट विङ्गर